म प्रायः जस्तो बसको यात्रा चाहिँ सिलगडीदेखि कालिम्पोङ जाँदा गर्ने गर्दछु र बसमा पहाडको बसमा चाहिँ

मानिसहरू अट्ँदैन पहाडको बाटो घुमाउरो भएकोले पहाडको बस चाहिँ सानो सानो नै हुन्छ कम्तीमा पनि बसमा चाहिँ बिसजना मानिसहरू बिसदेखि पच्चिसजना मानिसहरू चाहिँ अट्ँने गर्दछ र ड्राइभरको सिट अघाडि हुन्छ र त्यसमा चाहिँ ड्राइभरको सिट चाहिँ अलिकति माथि उठेको हुन्छ अनि माथिल्लो बसको माथिल्लो भन्डारामा चाहिँ थुप्रै सामानहरू राख्ने गर्दछ सिलगडीबाट बसले चाहिँ कालिम्पोङमा सब्जीहरू लिएर जान्छ र त्यसमा चाहिँ थुप्रै बोराहरू राखिएको हुन्छ अनि बसको चाहिँ बसको प्रत्येक सिटको साइडमा चाहिँ खिड्कीहरू हुन्छ र त्यस खिड्कीबाट हामी धेरै रमिताहरू हेर्ने गर्दछौँ पहाडको रमिताहरू हेर्दै बसमा यात्रा गर्ने गर्दछौँ र बस चाहिँ पहाडको बस चाहिँ डिजेलद्वारा चाहिँ चल चल्ने गर्दछ चल्ने गर्दछ